हाम्रोतिर चाहिँ गाई बाख्राहरू गाईहरू सब बगानमा चराउनु दिँदैन बगान चारपट्टि बगान भएकोले गर्दा र चाहिँ पगा लगाउँछौँ गाईहरूलाई गाई पगा लगाएर नभए बन्धनमा राखेर घाँस काटेर लगाउँछौँ बाख्रा बाख्रा पाल्छौँ बाख्रालाई पनि त्यसरी नै चराउने जगा नहुनाले गर्दा खोरमा यहीँ घास काटेर हाल्छौँ अनि हिउँदमा हिउँदमा बाख्रा छाडा छोड्थ्यौँ चितुवाहरूले गर्दाखेरि बाख्रा पनि चर्नु पाउँदैन त्यही कारणले गर्दाखेरि चाहिँ घाँस काट्यो लगायो खोरमा हाल्यो घर छेउमा कतै चराउने जगाहरू छैन बगानले गर्दा चारपट्टि झोडी जङ्गलले गर्दा जनावरहरू पनि लाग्छ चितुवाहरू पनि लाग्छ र गाई बाख्राहरू सब सकिदिन्छ त्यही भएर बाख्रा गाई सब बन्धनमा राखेर घाँसहरू काटेर हाल्छौँ हामीले चाहिँ त्यसो गर्छौँ